हामी चाहिँ घरमा खानाहरू बनाएर चाहिँ खाँदाखेरि चाहिँ हामी चाहिँ है प्रार्थनाहरू गरेर खान्छौँ किनभने हिन्दूहरूले चाहिँ उनीहरूले चाहिँ छरेर तिन तिन खेप फ्याँक्छ कसैले कसैले छरेर परिपरि थाल वरिपरि छरेर खान्छ अनि चुल्हातिर पनि कसैले चाहिँ हाल्छ अनि उनीहरूको चाहिँ है देवतालाई चढाउँछ अरे फर्स्ट अनि त चाहिँ खान्छ अरे हाम्रो चाहिँ त्यस्तो हुँदैन क्रिश्चियनहरूको चाहिँ प्रार्थना गऱ्यो खायो अनि भुइँमा मज्जाले बस्यो अनि हात धोयो त्यहाँदेखिन खाना पस्क्यो ओऱ्यो खायो अन्त अन्त नुन के भन्छ नुनहरू पनि त्याएर राख्यो अब नुनहरू पनि लागेको छैन भने लगायो खानाहरू खाइसक्यो त्यही हो फेरि खाइसकेपछि पनि हात धुनु पऱ्यो अन्त थान्को मुन्को गऱ्यो त्यस्तै हो खानाको बारेमा चाहिँ भन्नु पर्दा चाहिँ